हजुर भन्नुहोस् हजुर हो त हाम्रोमा त अहिले नयाँ नयाँहरू थुप्रै आएको छ हजुर अब तपाईँले तपाईँको बजेटबाट हुन्छ तपाईँ अब कतिको बजेटको छ तपाईँको त्यहाँबाट मिलाउनु पऱ्यो अब अब तपाईँले साथीको लागि भन्नुभयो अब साथीको लागि त अब तपाईँ अलिक महँगै लिनुहुन्छ होला तपाईँको बजेट भन्नुहोस् त म हेरिदिन्छु अनि कति पैसा एक हजारसम्मको अब तपाईँले हेर्नुभयो भने थुप्रै छ अहिले जस्तो कि अब के भनौँ अब तपाईँ एकपल्ट दोकान पनि आउनु सक्नुहुन्छ किनकि अब हामी दोकानमा एकपल्ट हेर्नुभयो भने तपाईँले राम्रो हो तपाईँको लागि नै अनि त्यहाँबाट राम्रै एक हजारसम्मको भन्दाखेरि अब थुप्रै जिनिसहरू छ जस्तो कि फोनको कभरहरू मोबाइल वाचहरू हरू एकदमै राम्रो राम्रो आएको छ अहिले टी सर्टहरू थुप्रै राम्रो राम्रो जिनिसहरू आएको छ अब तपाईँलाई के मन पर्छ अँ त्यस्तोहरू त्यस्तोहरूमा तपाईँले पाउनुहुन्छ अब पेन्सिल डायरीहरू तर अहिलेको जमाना त नानी ऊ यो साथीहरूलाई त त्यस्तो के दिनु दिएपछि अब अलिक राम्रै दिँदा पनि हुन्छ अब तपाईँको इच्छा हो त्यो चाहिँ अब तपाईँ के दिनु चाहनुहुन्छ किनकि अब हाम्रोमा त एकदमै भनौँ न अब राम्रो राम्रै छ अहिलेसम्म चाहिँ राम्रै आएको छ तपाईँले अब कस्तो लाग्छ तपाईँलाई अब एउटा एउटा प्याकेटको तपाईँको एउटा प्याकेटमा तपाईँको दसवटा हुन्छ त्यस्को दाम ऊ यो नब्बे रुपियाँ हो तपाईँले दस रुपियाँ गोटा बेच्नु पऱ्यो तपाईँलाई टेन रुपिस प्रफिट हुन्छ यस्तो लानुभयो भने तपाईँलाई सजिलोभन्दा पनि अब गिफ्ट दिने हो भने चाहिँ त्यो राम्रो छैन तपाईँले अब दिनुभयो भने चाहिँ डायरीहरू दिनुहुन्छ अब हाम्रो यहाँनिर गिफ्ट प्याकहरू सबै प्याकहरू गरिदिन्छौँ हामी आफै तपाईँले खालि ऊ यो पार्सल पनि अँ अब तपाईँलाई अब तपाईँ त डेली लाने कस्टमरै हो हामी मिलाइदिन्छौँ तपाईँ आउनुभयो भने अब तपाईँले डायरी लानुभयो भने अब हामीलाई तपाईँले गुगल पे गरिदिँदा पनि हुन्छ अनि त्यहाँबाट हामी ऊ यो गरिदिन्छौँ नि होम डेलिभरी पनि हुन्छ नि हजुर सामानहरू एकदमै राम्रो छ हुन्छ